घरमा एउटा बगैँचालाई व्यवस्थित गर्नु हामीलाई कम्ती नै खर्च लाग्छ जस्तै तेलको डब्बा मिठाईको डब्बा घरमा गरेको कलरको डब्बाहरू लिएर त्यस्लाई काटेर राम्रोसँगले आकार दिएर रङ लगाएर त्यसमा पनि हामी गमलाको रूपमा प्रयोग गर्न सक्छौँ र कम्पोस्ट मलको लागि हामीलाई सजिलो नै छ जस्तै अब हामीले सब्जीहरू खान्छौँ घरमा सब्जीहरू खाएको छिल्काहरू हामी एउटा त्यहाँनिर गड्डा खनेर त्यसलाई कम्पोस्ट मल बनाएर त्यो मलहरू पनि हामी फुलमा प्रयोग गर्न सक्छौँ र बिजनहरको लागि चाहिँ आफै त्यो फुलहरूबाट बिज सङ्ग्रह गरेर त्यो खर्च पनि हामी बचाउन सक्छौँ र हामीले कम्तीमा नै आफ्नो बगैँचालाई एकदमै व्यवस्थित ढङ्गले सजाउन सक्छौँ